अब मेरो द द मेरो नजिकको अब ध धार्मिक स्थल चाहिँ अब एउटा साई मन्दिर छ है साई मन्दिरमा चाहिँ अब म चाहिँ धेरै समय नै धेरै समय त्यहाँनिर व्यक्त गर्ने गर्छु अनि त्यहाँनिर त्यहाँनिर हुने अभ्यासमा चाहिँ अब म चाहिँ अब बाज गा बाज बाजा बाजाहरूको चाहिँ अब बादनहरू चाहिँ हामी इन्सट्रुमेन्टहरूको चाहिँ म चाहिँ धेरै नै धेरै नै अब उयो छु धेरै नै अब त्यहाँनिर चाहिँ म चाहिँ प्रयास गर्छु अब धेरै नै उयो समय बित ब्यतित गर्छु म त्यहाँ त्यो उयोहरूसँग बाजगाजाहरूसँग म उयो सा साई धर्ममा चाहिँ अब जहिले पनि अब म अब अलिकति अब अलिकिति अब मैले समय पायो भने चाहिँ अब म त्यहीँ गएर नै अब मेरो मन एकत्रित गरेर चाहिँ म त्यहाँनिर त्यहाँ स्थलमा बसिहरन्छु